सुन्नुहोस् न दा मैले तपाईँलाई अघि दुइटा रोटीको अर्डर दिइराखेको थिएँ होइन दुइटा रोटी नल्याइदिनुहोस् ल एउटा रोटी मात्रै ल्याइदिनुहोस् अघि दुइटा भनेको थिएँ एउटा मात्रै चाहियो कि म पनि कहीँ बाहिर जाने काम पऱ्यो भाइ मात्रै घरमा हुन्छ त्यही भएर भाइलाई घरमा पैसा छोडिदिइ राख्छु हुन्छ दा नरिसाउनुहोस् है दा फेरि म बाहिर जाने काम परिहाल्यो नि त हो अन्त त्यही भएर भाइलाई पैसा घरमै छ त्यो लानुहोस् भाइ आउँछ होला तपाईँको अन्त फेरि लिन्छ भाइले अन्तफेरि भाइलाई रोटी छोडिराख्नुहोस् मो पनि बाहिर जान्छु घरमा कोही हुँदैन अन्त एउटा मत्तै चाइयो फेरि बेसी हुन्छ होला रोटी भनेर फेरि त्यो फ्याँक्नै मात्रै हुन्छ रोटी के गर्नु र अब भाइलाई एउटा मात्रै खान्छ हरे भाइले म पनि खाँदिन घरमा कोही हुनुहुँदैन सबैजना बाहिर काममा जानु भएको छ हुन्छ दा नरिसाउनुहोस् है फेरि अरू बेला तपाईँकैबाट मगाउँछु आज अलिकति भुल भयो अगाडि नै अर्डर दिइहालेँ बिर्सेछु मैले पनि नरिसाउनुहोस् है दा फेरि